घरमा जुन चाहिँ हामीले बिरुवाहरू रोप्छौँ फुलहरू पौधाहरू रोप्छौँ है त्यो चाहिँ एकदम राम्रो हो किनभने चाहिँ यो फुलहरू रोप्दाखेरि चाहिँ हामीलाई घरको सुन्दरता अझै बढेर जान्छ र फेरि हाम्रो के भनेदेखि चाहिँ अब जस्तै मानिसहरू आउँछ होइन उहाँहरूलाई पनि फुलहरू देख्दाखेरि खुसी लाग्छ त्यहीकारणले चाहिँ घरमा फुलहरू विभिन्न परेको फुलहरू रोप्दाखेरि चाहिँ एउटा सुनमा सुगन्ध जस्तो हो अन्तखेरि अब यसलाई चाहिँ हामीले स्याहार गरिरहनुपर्छ होइन अथवा हामी कुनै पनि अब घरमा बस्दा त यसलाई स्याहार गरिन्छ तर तपाईँ घरदेखि बाहिर जाँदाखेरि घरमा कोही पनि नहुँदाखेरि अब यसलाई चाहिँ कस्तो प्रकारले चाहिँ स्याहार गर्नुपर्ने कसले चाहिँ पानी हाल्नुपर्ने भनेर तपाईँहरूले पनि सोच्नु भएको छ होला होइन र यो जस्तै अब घरदेखि त कोही बेला अब नछोडे पनि जस्तै दुःख बिमार भएर कि त नानाीहरूको पढाइको लागि दस दिन पन्ध्र दिन तपाईँहरू बाहिर जानु हुन्छ र त्यतिबेला जाँदाखेरि चाहिँ फुल कसले चाहिँ याद गरिदिने भन्ने एउटा आफूले रोपेको फुलको एउटा चिन्ताजनक विषय हुन्छ है त्यसको लागि चाहिँ के गर्नुपर्छ भनेदेखि चाहिँ जस्तै तपाईँको गार्डनमा तपाईँले गमलामा फुलहरू रोप्नुभएको छ भने चाहिँ अब यो टेक्निक त मैले अब युट्युबबाट हेरेर गरे सिकेको हो तपाईँले चाहिँ के गर्नुपर्छ भने एउटा डोरीमा एउटा बाल्टीमा चाहिँ पानी तपाईँले भिजाउनु राख्नु पऱ्यो है त्यो बाल्टीबाट चाहिँ के गर्नु पऱ्यो भने चाहिँ एउटा डोरीमा चाहिँ जस्तै अब चुस्ने खालको पानी चुस्ने खालको डोरी चाहिँ जस्तो सुताको डोरीहरू चाहिँ तपाईँले त्यो प्लानमा हालिदिइराखेको छ भने चाहिँ त्यो प्लानलाई चाहिँ त्यो सुताको डोरीबाट चाहिँ त्यो पानी गइबस्छ है तेस्तो तपाईँको सर्कुलेट भइबस्छ त्यस्तो गर्नुदिनुपऱ्यो नभएदेखि चाहिँ अब फाल्टो मान्छेलाई लगाउनु पऱ्यो भने त तपाईँको त्यो झिन्जिरी ल्याएर बोकेर हाली पानी हालिदिइबस्ने उनीहरूको टाइम हुँदैन होइन त्यहीकारण चाहिँ तपाईँले एउटा पाइप पाउँछ है जुन जुन चाहिँ पाइप चाहिँ तपाईँले सानो खालको पाइप हुन्छ त्यो पाइप चाहिँ सिधा लगाएर तपाईँले गमला गमलामा राखिदियो अन्तखेरि पाइप फिटिङ गरिदिइराख्यो भने चाहिँ अब गाउँ अब आफ्नै नेबरहुड होइन छेउछाउको इष्टमित्रलाई भनी राख्यो भने चाहिँ त्यो कल मात्रै खोलिदिने टक्क कल खोलेपछि त्यो पानी आफै जान्छ त्यहाँबाट दस पन्ध्र मिनटपछि कल बन्द गरिदिने त्यो त सजिलो काम भयो त्यस्तो चाहिँ तपाईँले गर्नु सक्नुहुन्छ यदि तपाईँ घरदेखि बाहिर जानु हुन्छ र तपाईँको आफ्नो फो जुन चाहिँ बिरुवाहरू फुलहरूलाई चाहिँ जोगाउनु चाहनु हुन्छ भने चाहिँ त्यो आइडिया चाहिँ एकदम असरदायक हुन्छ